म भौतिक पुस्तकहरू धेरै पढ्छु र मलाई भौतिक पुस्तकहरू धेरै पढ्न मनलाग्छ जीवनमा मेरो जीवनमा म केही गर्न सकुँ भनेरै म भौतिक पुस्तकहरू पढ्छु र मलाई भौतिक पुस्तकहरूले म भौतिक पुस्तक पढ्नको कारणले मलाई जीवनमा साह्रो केही साह्रो नपरोस् र म जीवनमा केही गर्न सकुँ म पैसा रुपियाँ बनाउन सकुँ त्यसैले गर्दा म भौतिक पुस्तकहरू पढ्छु टा आफ्नो पैसा रुपियाँ कमाउन सकुँ भनेर म भोतिक पुस्तक पढ्छु र मैले म धेरै अडियोहरू पनि सुन्छु जस्तो कुकु एफएम भयो कुकु एफएममा मैले हाम्रो हाम्रो राष्ट्रपिता महात्मा गान्धीको बारेमा मैले धेरै सुनेँ धेरै पढेँ भौतिक पुस्तकमा पनि म पढ्छु उनीहरूको बारेमा पढ्छु र सुन्नमा चाहिँ म एउटा एप छ कुकु एफएम उस उनमा सुन्छु र म धेरै राम्रो राम्रो कुराहरू त्यहाँबाट सिक सिकी पनि सकेका छु र म पुस्तकदेखि पनि मैले धेरै धेरै पढेर धेरै धेरै सिकिसकेको छु र म जीवनमा म भौतिक पुस्तक पढेर मैले जीवनमा केही गर्नसक्छु भनेर मैले सोच ठान लिएको छु र मैले अडियो बुकहरू पनि धेरै सुनेको छु र र अडियो बुकदेखिको पनि मैले धेरै सिकेको छु मैले धेरैको बारेमा पढेको छु महात्मा गान्धी भयो सुभाष चन्द्र बोस भगत सिंह यिनीहरूको बारेमा धेरै देशभक्ति यिनीहरू देशभक देशका लागि कत्ति माया गरेका छन् भनेर यिनीहरूको बारेमा मैले धेरै सुनेको छु र मलाई धेरै राम्रो लागेको छ र म उनीहरू जस्तै बनिन सक्छु कि भनेर म अडियो सुन्छु र पुस्तकहरू चाहिँ म जीवनमा केही गर्न सकुँ म जीवनमा केही सफल हुँ म के गर्दा के हुन्छ र के नगर्दा के हुँदैन यो सबको लागि म पुस्तक पढ्छु र भौतिक पुस्तकले मलाई ज्ञान दिएका छ र म यसरी नै भौतिक पु म यसरी नै पढ्दै जान्छु यसरी नै पढ्दै जान्छु र मलाई धेरै धेरै धेरै आमाले जस्तो माया गरेका छन् यो पुस्तकहरूले र धेरै मलाई अगाडि बढाउँदै छन् यिनीहरूले यिनीहरू नभएको भए म के केही पनि थिइनँ केही हुने पनि थिइनँ र र अडियो बुकले पनि मलाई धेरै नै ज्ञान दिइसकेको छ धेरै नै ज्ञान दिइसकेको छ र म अहिले चाहिँ लि अडियो बुक पनि सुन्छु अडियो बुक कुकु एफएम भन्नेमा सुन्थेँ र धेरै अडियो बुक छ मैले सुनिस सुनेको थिएँ मैले नाम बिर्सेँ र धेरै सुनेको थिएँ मैले पहिला पहिला सुन्थेँ र अहिले ज्यादा जस्तो मैले कुकु एफएम सुनेँ र त्यसैले नै एकदम राम्रो ज्ञान दिइरहेको रहेका छन् यो भौतिक पुस्तक पुस्तकबाट पनि मैले धेरै ज्ञा ज्ञान पाइरहेको छु इलेक्ट्रोनिकको पनि मैले प मैले क्लास फाइभ कक्षासम्म पाँचौँ कक्षासम्म चाहिँ इलेक्ट्रोनिकको पढेँ र नाइन र टेनमा पनि मैले इलेक्ट्रोनिकको पढेँ र धेरै मैले भौतिक पुस्तक पढेरै भौतिक पुस्तकमा चाहिँ मैले किनभने म केही म आफ्नो जीवनमा आफ्नो लाइफ आफ्नो जीवनमा केही केहीमा सफल हुन्छु कि भने म भौतिक पुस्तकहरू पढ्छु र म यसरी नै पढिरहन्छु र अडियो पनि यसरी नै सुनिरहन्छु अडियो बुकहरू कुकु एफएम कुकु एफएम मैले धेरैपल्ट भनिसकेँ कुकु एफएम नै भनौँ अब धेरै छन् यस्तो सुनेका मैले र मैले ती बिर्सेका छु र यसरी नै म यसरी नै यी यीहरू नै सुनेर म आफ्नो लक्ष्यतिर बढिरहेको छु लक्ष्यपट्टि म आफ्नो लक्ष्य हासिल गर्नका लागि दौडिरहेको छु यसरी नै मलाई यी भौतिक पुस्तक पनि मनपर्छ र म अडियो बुक पनि धेरै सुनेको छु